मलाई मन पर्ने खेल त फुट बल हो अनि त्यसको नियमहरू चाहिँ फर्स्टमा फ्री किकमा चाहिँ केही अब केही फल्टहरू गरेको छ भने फ्री किक हुनेछ है कर्नर हो कर्नर हुने गर्छ अनि कर्नरमा चाहिँ के हुन्छ भन्दाखेरि आफ्नै प आफ्नै गोल पट्टि गोलपोस्टपट्टि चाहिँ को साइडबाट गयो भने चाहिँ है त्यसमा कर्नर भन्ने गर्छ अनि जुन चाहिँ लामो रिङ हुन्छ आफ्नो कर्नरको अपोजिट लेफ्टपट्टि हुन्छ नभए राइटपट्टि भएको त्यो पट्टिबाट बल गयो भने चाहिँ त्यसलाई चाहिँ आउट भएको नाम गरिदिएको छ है अनि यल्लो कार्ड र रेड कार्ड पनि हुने गर्छ है यल्लो कार्ड चाहिँ अब आफ्नो अपोनेन्ट टिमबाट है आफ्नो अपोनेन्ट टिमको कसै प्लेयरलाई लडायो भने चाहिँ त्यसमा बिस्तारै लडायो भने चाहिँ त्यसमा चाहिँ हामीले यल्लो कार्ड पाउन सक्छन् अनि त्यो मान्छे अर्को अपोनेन्ट टिमकोलाई इन्ज्योर हुने गरी लडायो भने चाहिँ हामीले रेड कार्ड पाउन सक्छन् है अनि मिस बिहेबमा पनि हामीले यल्लो कार्ड अथवा रेड कार्ड पाउने गर्छ फुट बल चाहिँ मेरो एउटा राम्रो मन पर्ने खेल हो है त्यसमा एघारजना प्लेयरहरू हुने छ है एउटा गोल किप्पर अनि रणनीति अनुसार अरू दसजनालाई हामीले एरेन्ज गरेको हुन्छ है अनि म्याक्सिमम् हाम्रो चाहिँ त्यसमा चाहिँ है चारवटा लाइन हुन्छ है फर्वड लाइन हुन्छ एउटा है अनि मिड फिल्डर डिफेन्ड र एउटा गोल किप्पर लाइन हुन्छ है त्यतिबाट चाहिँ हाम्रो एघारजनालाई कम्पिलिट गरेर कम्पिलिट हुन्छ है अनि हामीले सब्टिच्युटरू पनि राख्नु पर्छ है अनि हाम्रो गोल चाहिँ कसरी गर्छ भन्दाखेरि आफ्नो अपोनेन्टको गोलपोस्टमा चाहिँ हामीले गोली लाइनबाट भित्र हालेर चाहिँ भित्र हालेको छ भने चाहिँ त्यसलाई गोल भनेर गनिन्छ है अनि जसको बेसी गोल हुन्छ है त्यही टिमले जित्ने गर्छ है